के यो टिभी दोकान हो हजुर के भन्छ भन्दाखेरि मैले अस्ति तपाईँहरूको दोकानबाट टिभी लिएको थियो तपाईँहरूले कस्तो नराम्रो प्रडक्ट दिनुभएको मलाई त्यो टिभीको न साउन्ड सिस्टम राम्रो छ न केही राम्रो छ त्यो टिभीको त्यो के भन्छ रिमोटको जुन चाहिँ सेन्सर हुन्छ त्योधरि यो खराब रहेछ पैसा हामीले त्यत्रो पैसा पे गरेर के हो यस्तो प्रडक्ट तपाईँले के दिनुभएको न कलर राम्रो आउँछ सबै डिस्प्ले पनि गइसकेको रहेछ घरी घरी आफै अफ हुन्छ पावर सिस्टमै छैन राम्रो पनि वाइरिङहरू पनि सबै खराब न त्यो राम्ररी राम्रोसँगले त्यो मैले मेरो सेटअप बक्स सेट गर्ने जग्गा छ त्यो टिभीमा के त्यस्तो दिनुभएको तपाईँले मलाई टिभी मैले तपाईँहरको दोकानमा यस्तो भरोसा गरेर किनेको त्यो टिभी त मन परेन मलाई तपाईँले त्यो टिभी दिनुभन्दा अगाडि सोच्नुपर्ने हुन्थ्यो मजाले टिभीमा न के राम्रो छ के भन्नु यता साइडबाट हेर्दाखेरि पनि पल्टिन्छ अलिकति यता साइडबाट हेर्दा पनि बिग्रिन्छ सिधासिधी बसेर हेर्नुपर्ने के जस्तो टिभी हो अन यस्तो मलाई त मन परेन तपाईँको यो प्रोडक्टहरू टिभीहरू म तपाईँको दोकानै बन्द गराइदिन्छु यहाँ सबै मेरो आफ्नो मान्छेहरू सबै त्यहीँबाट लिन्छ कि म कसलाई पनि जान् नजानु भन्छु सबैलाई नजानु भन्छु त्यो दोकानमा यस्तो खराब सामान दिएर त कसरी चल्छ तपाईँको दोकान भन्नुहोस् त तपाईँलाई यो दोकान चाहिँ के हो हन हाम्रो यस्तो गरिब मान्छेहरूलाई तपाईँले हेप्नु भएको हँ ठग्नु भएको तपाईँले यस्तो प्रडक्टहरू नदिनुहोस् अबदेखि कसैलाई पनि म चाहिँ यत्रो भरोसा गरेर तपाईँको दोकानमा आएको किन्नु भनेर तपाईँले चाहिँ यस्तो राम्रो ठिक गर्नुभएन यो यो चाहिँ तपाईँले ठिक गर्नुभएन झन् यस्तो यत्रो महँगो टिभी किनेको हेर त आम्मामामामा के हो हन साइडमा झन् स्क्र्याचहरू पनि लागेको टिभी दिएछ के हो यस्तो फर्स्ट ह्यान्ड पो किनेको हो त अन्त सेकेन्ड ह्यान्ड दिएको जस्तो नि लाग्यो सेकेन्ड ह्यान्ड किनेको जत्तिकै छ त यो टिभी त अलिक राम्रो दिनुछैन सेकेन्ड ह्यान्ड जतिकै